स्कुल पढिनौँ यो स्कुल नपढ्दाखेरि दुःख भयो स्कुल अब त्यति बेला बाबुआमाले अलि बुद्धि पुगेन होला पढाइदिएनन् पढाइदिएनन् नपढे पनि उहिलेको जुगमा अब दुःखसुख गरेर च चल्यो चलियो अब मैले उहिले दोकान पनि गरेँ दुई आनाको पाँच खिली पान बेचेँ मैले दुई आना मुठा बिँडी बेचेँ मैले एक एक आना गिलास मैले चिया बेचेँ त्यति बेला दोकान गर गर्दाखेरि तर लेखापढी नभए पनि मनमै हिसाब राखेर लाटो जुग थियो त्यति बेला अब लाटो हिसाबले हामीले दोकान गरेर खा खायौँ अनि बगानमा काम पनि गरेँ बगानको काममा पनि अब दुःखसुख गरेर खाइयो छोराछोरीलाई अब अलिअलि पढाइयो धेरै सकिएन अलि धेरै त सकिएन अलिअलि पढाइयो राम्रै छ अहिलेसम्म